हेलो हजुर ए अँ यहाँ यतातिर म प्रायः दार्जिलिङ सहर चाहिँ घुमिसके कि यतातिर म्युजियामहरू चाहिँ कतातिर होला हौ

ए हजुर त्यहाँ जान लागि चाहिँ गाडी पाउँछ कि यो हिँडेरै जानुपर्छ ए हजुर हजुर ए हजुर अनि एउटा म्युजियामको त्यो भित्र पस्नु लागि चाहिँ त्यो इन्टर फिसहरू हुन्छ नि त्यस्तोहरू चाहिँ हजुर

हजुर हजुर हजुर अनि यतातिर त्यो टोई ट्रेन पनि चढ्ने उयो लागि रहेको थियो कि यहाँ यो होटेलबाट कतिको टाढो पर्ला हजुर

ए हजुर हजुर अनि यहाँबाट चाहिँ गाडीमा जानुपर्यो है त्यहाँ ट्रेन उयो टोई ट्रेनसम्म चाहिँ ए हजुर हजुर ए हुन्छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू